मलाई कुनै पनि एउटा प्रडक्टको नेगेटिभ एक्सपिरियन्स भन्नुपर्दा चाहिँ म इलेक्ट्रिक केटलको बारेमा भन्न चाहन्छु किनभने सर्वप्रथम हामी जे पनि इलेक्ट्रिक सामानहरू त आफ्नो सुबिस्ताको निम्ति नै अथवा हाम्रो सुविधाको निम्ति नै चलाउने गर्दछौँ र इलेक्ट्रिक इलेक्ट्रिक केटलले चाहिँ हामीलाई जति सुबिस्ता अथवा सुविधा दिन्छ त्योभन्दा ज्यादा चाहिँ यसको बेफाइदाहरू रहेको छन् र इलेक्ट्रिक केटलले पहिला त पहिला त हाम्रो विद्युतीय खर्च धेरै नै आउँछ र त्यसको साथसाथै यसले यसबाट करेन्टहरू लाग्ने पनि हामीलाई डर हुँदछ र इलेक्ट्रिक केटल खासमा त पानी तताउनको लागि मात्रै पानी तताउनकै लागि डिजाइन गरिएको भए तापनि पानी एक वा दुई या दुई भन्दा दुई या तिन जनभन्दा ज्यादा ततायो भने यो इलेक्ट्रिक केटल बिग्रिहाल्ने एकदमै धेरै चान्सेस हुन्छ र यो इलेक्ट्रिक केटल जति नै जति नै मँहगो वा जति नै ब्रान्डेड नै किन नकिनोस् तर हामीले त्यसलाई हामीले त्यसलाई युज गर्ने भनेको चाहिँ एक वर्ष मात्र हो त्यो एक वर्षदेखिको ज्यादा चाहिँ टिक्दै टिक्दैन र इलेक्ट्रिक केटल चाहिँ म नकिन्नू भनेर चाहिँ सबैलाई हाइली रिकोमेन्ड गर्दछु